मैले गर्ने उयोहरू चाहिँ अब एक्ससाइजहरू चाहिँ म अब त्यति साह्रो गर्नु त गर्दिनँ तर अब म यताउता काम गर्दा गर्दा आफै नै मेरो एक्ससाइज भइहाल्छ अनि बिहान उठेकोदेखिको म के पो भन्छ खाजा खाँदिनँ अन्त बाह्र बजीको बनाउँदा खाना बनाउँदा घरको काम गर्दा अनि बेलुकाको खाना बनाउँदा ओर्दा होइन त्यति नै अन्त अब आफै एक्ससाइज नै भइहाल्छ